र म चाहिँ पहिल्यैदेखिको किराँत धर्म मान्दै आएको हो र किराँत धर्म चाहिँ अति नै राम्रो धर्म मान्छु म चाहिँ किनभने यो हाम्रो धर्म पहिला उन्नाइस सय निनानब्बे सालदेखि नै अप्नाएर आएको हो र यो धर्मभित्र अति नै राम्रो

र कसरी राम्रो छ भनेदेखि यो धर्ममा हाम्रो संस्कार संस्कृति वेशभूषा रहनसहनमा सबै कुरो अब भनौँ सुधार सक्षम हुनुपर्ने विषयमा यस धर्ममा भएर आएको छ र विशेषगरी किराँत धर्म भन्नाले मानव धर्म हो किराँत धर्म भन्नाले यो किराँतीको मात्रै होइन संसारकै मानवको धर्म हो र यो धर्म चाहिँ हाम्रो मूल धर्म र विश्वशान्ति मानव एकता कायम गर्ने धर्म हो र यो धर्मले सबै कुरोमा हामीलाई सतर्कता राखेको छ हामी सजग हुनुपर्ने भएको छ किनभने यो धर्ममा हामी खानपान पहिलो नम्बर खानपान राम्रो हुनुपर्यो साकाहारी भोजन अनि व्यवहार राम्रो सुधार्नु पर्ने हुन्छ ताकि हामीले पाठ पूजा बिहान बेलुका गर्दा स्वच्छ मनले उनै भगवान्को सृष्टिकर्ताको हामीले सम्झना गर्दै पाठ पूजा गर्छौँ र पाठ पूजामा हामीले सबै देवी देउतालाई सम्झन्छौँ पुकार्छौँ र त्यसरी देवी देउता भगवान्हरूलाई पुकार्दाखेरि हामी स्वच्छ मनले स्वच्छ हृदयले हामी शुद्ध पवित्र भएर भगवान्को हामी सम्झना गर्छौँ पुकार्छौँ र हामीले जुन धर्म अप्नाएका छौँ यो सबै सबै मानवले यो धर्मलाई अप्नाउन सक्नेछ अनि सक्नु नि पर्छ किनभने यसमा हत्या हिंसा छैन र हत्या हिंसाबाट हामी टाढो रहनुपर्छ र शुद्ध आहार शुद्ध व्यवहार गरेर हामी हिँड्नुपर्छ बस्नुपर्छ हाम्रो जुन यो धर्ममा स्वच्छ भएर यदि एक मन एक चित्त भएर गर्यौँ भने हामी आफै सायद हाम्रो भावी पिँढी राम्रो भएर जाने छ ज्ञानी ध्यानी अनि स्वच्छ विचार भएको अनि जस्तै धर्ममा कसरी हामी अघि बढ्नुपर्ने हो र धर्म गर्दा के हुन्छ हामीलाई राम्रो हुन्छ कि नराम्रो हुन्छ अनि भन्ने विषय थुप्रै थुप्रै विषयमा यसमा उदाहरणहरू पाइन्छ र विशेष गरी यो धर्मलाई हामी सबैले अँगाल्यौँ भने हामीले भगवान्लाई सम्झना गर्दै हामीले सृष्टिकर्तालाई सम्झना गर्दै बिहान बेलुकी दिनमा पनि सुत्ने बेलामा उठ्ने बेलामा अनि नुहाउँदा बस्दा उठ्दा हिँड्दा अब भिरपहरामा चढ्दा रुखमा चढ्दा खोला तर्दा उनै सृष्टिकर्ता भगवान्लाई सम्झियौँ भने हामीलाई साँच्ची नै उहाँले सहायता गर्नुहुन्छ अभरदेखि जोगाउनु हुन्छ र हामी भगवान्को जुन उहाँको ज्ञान गुणको कदर हुनेछ र हामी सही मार्गमा लाग्नेछौँ हामी नलागे पनि यसरी हामीले भगवान्को सेवा पूजा गर्दै गयौँ भने हाम्रो भावी पिँढी अवश्य नै राम्रो हुनेछ सुध्रिने छ र केही यो संसारको केही भूभागमा शान्तिको आशा छाउनेछ र भन्दै हाम्रो धर्ममा सेवा पूजा भनेको हामीले थुप्रै नै छ हाम्रो धर्मभित्र पर्ने सेवा पूजाहरू जस्तै हाम्रो दसैँ तिहार भनेजस्तै हाम्रो जस्तै वर्षको पहिलो महिना पहिलो दिन चैत एक गते मान्छौँ भने हाम्रो असार असार पन्ध्र चाड मान्छौँ भने साउने सङ्क्रान्ति पनि त्यसै गरी मान्छौँ र हामी शुद्ध फलफुलले नैवेदले पञ्चामृतले सेवा पूजा गरेर हामी त्यो पर्वहरू मान्छौँ र असोजमा हामी उनै ताघरे नेवामाको सेवा गर्छौँ कात्तिकमा त्यसरी नै हामी महागुरुको सेवा गर्छौँ मङ्सिरमा हामी गुरुको सेवा गर्छौँ भने हामी माघमा उभौँली सेवा गर्छौँ र सेवाहरूमा हामी खालि फलफुल नैवेदहरूले सेवा पूजा गर्छौँ र त्यसै गरी हामी मङ्सिरमा उँधौली सेवा गर्छौँ र उँधौली सेवाम पनिम् त्यही हो फलफुल नैवेदले नै गर्छौँ र यसै गरी हाम्रो चाडपर्व मान्दै हाम्रो उँभौली उँधौली सेवाहरू गर्दै हाम्रो धर्मलाई अघि बढाउँदै लान्छौँ यो हाम्रो धर्म भनेको मानव एकता विश्व शान्ति र मानव एकता कायम गराउनुको निम्ति यो धर्म गरिएको छ गरिरहेका छौँ र हामीलाई के चाहियो भने शान्ति अब शान्ति कहाँ खोज्नु भने शान्ति चाहिँ कहीँ खोजेर पाइँदैन आफ्नै हृदयमा आफ्नै मनमा हामीले शान्ति छ र हामीलाई त्यो हृदयबाटै शान्ति ल्याएर हामीले शान्ति ल्याउन सक्छौँ अनि शान्ति कायम गर्न सक्छौँ अनि मानव एकता भन्नु नै हाम्रोमा शान्ति छ भने हामी सबैलाई एक सूत्रमा बाँधेर सबैको हृदय आफ्नै हृदय जस्तो सोचेर आफ्नै विचार जस्तो अरूको विचार पनि सोचेर हामीले यस विषयमा अघि बढ्दै गयौँ भने साँच्ची नै विश्व शान्ति र मानव एकता हुन्छ भन्ने र धर्मकर्ममा लागिपरेर अघि बढ्दै गयौँ भने र हामी साँच्ची नै एकदिन हामी महापुरुष हुन नसके तापनि हामी केही धार्मिक व्यक्ति हुन सक्छौँ भन्ने मैले यही नै अठोट गरेको छु